बहिनी पुष्पा बहिनी बोल्नु दोकानको पुष्पा बहिनी हो त्यो कालचिनी हार्डवेरको पुष्पा बहिनी बोलेको म चाहिँ अब त्यहाँबाट सामान किनेको थिएँ कि पुरै मन पर्यो हो त्यो डस्टबिन किनेको थिएँ राम्रो लाग्यो सबैले मन परायो नानीहरूले पनि मन परायो धेरै राम्रो लाग्यो छिमेकीहरूले पनि मन परायो अन्त त्यो भएर चाहिँ मलाई धेरै मन पर्यो हो राम्रो रहेछ सामान भनेर अन्त त्यो समान चाहिँ फेरि आयो भनेदेखि मलाई चाहिँ राखिदिनु है दुइटा जति अझै अझै लिने भनेको